जिन्दगीमा अब हाम्रो सबै मानिसहरूको मान्छेहरूको लागि खेलकुद चाहिँ धेरै नै जरुरी छ किनकि हाम्रो शरीरमा अब हाम्रो जुन खुनहरू चाहिँ मज्जाले अब अब चलेको हुँदैन तर खेलकुदले चाहिँ हाम्रो शरीर चाहिँ एकदमै राम्रो बनाउँछ अन्त हाम्रो जीवन जीवनमा खेलकुद छैन भने चाहिँ हामी अब हाम्रो जीवनमा अगाडि बढ्नु सक्दैन अन्त खेलकुद चाहिँ अब हरेक मान्छेको अब जीवनमा चाहिँ एकदमै जरुरी छ धन्यवाद